अँ भन्नु

ए अहिले आ अहिले त तपाईँको रेनी सिजनमा त्यस्तो खासै त खेतीपाती त गरिँदैन तर अब गरिहालिएछ भने चाहिँ अहिले त्यही त हो हल्काफुल्का सब सागसब्जीहरू अनि करेला भयो हो अन्त ते अन्त त्यसपछि बिन्सहरू सिमीहरू अलिअलि हुन्छ अन्त अहिले उयो बे मेन गरेर चाहिँ अहिले उयो हौ रोप्छ हौ धानहरू हो अन्त कोदोहरू अहिले कोदोहरू रोप्छ अन्त मकैहरू चाहिँ अस्ति छरेर पनि पाकिसक्यो अन्त अहिले त्यही हो हल्काफुल्का कोदोहरू रोप्छ अहिले गाउँघरतिर हो अन्त धानहरू चाहिँ आहिले रोपिसक्दैछ अहिले अलिअलि अन्त सब्जीहरू यसो यताउति अलिअलि त्यही बिन्सहरू हुन्छ करेलाहरू हुन्छ इस्कुसहरू मुन्टाहरू भयो फर्सीको मुन्टा फर्सीहरू हुन्छ हो अन्त अहिले त त्यस्तो बर्खामा त त्यस्तो खेतीपाती त हुँदैन हौ अहिले पानीले सबै बगाइकन लान्छ हो कोही बेला भलबाढी पानीले सबै आइकन लान्छ अन्त त्यस्तै हुन्छ अहिले त्यही हामी चाहिँ हामी चाहिँ गाउँघरमा चाहिँ यस्तो हुन्छ यत यताउति मान्छेहरू खोजिकन लगाउँछ हो अन्त अरू गाउँ अरू अरू अरू त्यो रोजमा गर्छौँ नि त्यहाँ मान्छे मान्छे लगाउनुपर्छ पैसाहरू दिएर हो अन्त उनीहरूलाई रोज रोज दिनुपर्छ दिनको त्यस्तै पाँच सौ छ सौ रुपियाँ पर्छ हो अन्त त्यस्तोहरूले लगाइकन दिनुपर्छ अहिले त्यसरी गर्छ गाउँघरमा राम्रै हुन्छ राम्रै हुन्छ एक प्रकारले अब गऱ्यो भने राम्रै हुन्छ हुन्छ यति सोध्नु थियो ए हुन्छ